हेलो तपाईँ बोनिसबाट बोल्नुभएको मैले अघि तपाईँहरूकोमा लन्च अर्डर गरको थिएँ कि त्यसमा मेरो अर्डर भन्दा अलिकति बढ्ने भयो मैले अर्डर के के गरेको थिएँ भने मोमो चाउमिन फ्राई राइस अनि बर्गर अँ अर्डर गरेको थिएँ कि त्यसमा चाहिँ मैले तिन तिन प्लेट अर्डर गरेको थिएँ र मेरो अलिकति गेस्टहरू आउने भयो त्यस कारण सबैमा तपाईँहरूले एक एक प्लेट दुई दुई प्लेट गरेर चाहिँ बढाइदिनु होस् न ल मोमो तिन प्लेट बढाइदिनु होस् अनि चिकन फ्राइ राइसमा चाहिँ एक प्लेट बढाइदिनु होस् अरू चाहिँ दुई दुई प्लेट बढाइदिनु होस् न ल म्याम